हेलो सर हामी नर्थ इस्ट फेसन हबबाट बोलेको तपाईँलाई के चाहियो तपाईँ भन्नुहोस् हलो हलो सर हजुर सर भन्नुहोस् हजुर त्यही नम्बर हो यो हजुर हजुर सूजको सूज भयो ओभर साइज टी सर्ट भयो अन्त सर्ट भयो अनि तपाईँ फेमिलीको लागि पनि लिनु गयो भने चाहिँ हाम्रो अर्को स्टोर पनि छ हो यही नामले नर्थ इस्ट फेसन हबले गर्दा अरू जग्गा अरू ठाउँतिर त्यहाँ चाहिँ अब तपाईँ आमा बाउको लागि आमा बाबाको लागि किन्नु गयो भने चाहिँ तपाईँ कुर्ती पाउँछ हो सर्टहरू छ प्यान्टहरू छ कोर्टहरू धेरै धेरै छ भेराइटिसहरू तपाईँलाई के चाहियो भन्नुहोस् हजुर हजुर हजुर तपाईँलाई ओभर साइज चाहियो कि रेगुलर फिट सर्ट चाहियो हजुर हजुर हजुर कुर्ता त छ नि सर पन्जाबी कुर्ता एउटा छ हो अनि त्यसमा चाहिँ तपाईँको ब्लू छ ब्ल्याक छ येल्लो छ हो ग्रेमा पनि आउँछ हो अब त्योभन्दा पनि तपाईँलाई अब चिप प्राइसमा चाहियो भने त्यो पनि छ यस यस अरू यो अब सर हेर्नु अहिले त महँगो नै चल्दैछ तर हामी डिस्काउन्ट गरेर चाहिँ गरिदिन्छु त्यसमा डिस्काउन्ट अहिले तपाईँको त्यो टुवेल्भ हन्ड्रेड गरेर हो पर पिस टुवेल्भ हन्ड्रेड गरेर हो पर पिस टुवेल्भ हन्ड्रेड टुवेल्भ हन्ड्रेड

हजुर क्वालिटी पनि त बेट्टर हो नि त अरू तपाईँलाई के चाहियो भन्नुहोस् त हजुर एच एन एमको पनि स्टकमा छ हाम्रो एउटा तपाईँको वाइट टी सर्ट छ अन्त एउटा ब्ल्याक टी सर्ट छ त्यसमा चाहिँ एचएडीसीको छ हो अनि तपाईँको एउटा अनरियल अनरियल लेखेको पनि छ तपाईँ चाहियो भने भोलि आउनुहोस् न हाम्रो स्टोरमा हेरेर जानुहोस् हजुर हजुर एनी टाइम हजुर हजुर हजुर हजुर सर हजुर हुन्छ सर वाट्सएप गरिदिन्छु नि हुन्छ सर हुन्छ हुन्छ राखेको